हेलो सामानहरूमा राम्रै छ सोफा सेट छ टेबल छ अन्य आलमिराहरू पनि छ है अन्त तपाईँलाई त्यो कस्तो खालको चाहिन्छ मतलब त्यसको चाहिँ टेबलहरू छ दामअनुसारको अहिलेको युगअनुसारको सस्तो दामको पनि पाइन्छ यहाँ जो चाहिँ अलिक कमजोरी काठको सस्तो दामको काठहरूको लोकल काठको बनाइएको अनि महँगोको निम्ति चाहिँ तपाईँ अलिकति पैसा खर्च गर्न चाहनु हुन्छ भने चाहिँ अलिक राम्रो राम्रो क्वालिटीको काठ लगाइएको सोफा तपाईँले पाउन सक्नुहुन्छ अरू पनि तपाईँले पाउनु सक्नुहन्छ जस्तो फोल्डिङ बेडहरू भयो त्योहरू पनि पाउनु सक्नुहुन्छ अनि अन्य कुनै पनि हामी घरको घर घरेलु सामग्रीहरू पनि हामी बनाउन सक्छौँ घरमा चलाउने चिजहरू पनि हामी बनाउन सक्छौँ तपाईँको इच्छाअनुसार हामीलाई भेट्न सक्नुहुन्छ हुनु त्यो लुगाले बेरेको हुन्छ जुन त्यो भित्र चाहिँ कमुलो काठहरू लगाइएको हुन्छ जस्तै सब्जीको कार्टुनहरूबाटपनि अहिलेको मिस्त्रीहरूले बनाएको हुन्छ लुगाले कभर गरेको हुन्छ त्यो सस्तो पाइन्छ दस हजार एघार हजारमा पाइन्छ अन्त तपाईँलाई राम्रो चाहिएको छ भने चाहिँ राम्रो काठको नै पाउन सक्नुहुन्छ तपाईँले टिकको काठहरू भयो सख्वाको खुट्टीहरू भाएको त्यो चाहिँ पच्चिस हजार छब्बिस तिस हजारहरू त्यस्तोसम्म मिल्न सकिन्छ हुन्छ सम्पर्क गर्नुहोस्